मलाई चाहिँ स्कुल पढ्दाखेरि इङ्ग्लिस सब्जेक्ट चाहिँ साह्रै मनपर्थ्यो किनभने मलाई इङ्ग्लिस बोल्नु पुरा मनपर्थ्यो त्यसले गर्दाखेरि मलाई इङ्ग्लिस सब्जेट चाहिँ पुरा मनपर्थ्यो अन्त इङ्ग्लिस बोल्नु मनपर्थ्यो त्यसले गर्दाखेरि इङ्ग्लिस सब्जेक्ट मनपर्थ्यो त्यसले गर्दा म इङ्ग्लिसमा पुरा कोसिस गर्थेँ र पनि अब अहिले नानीहरूसँग बोल्दाखेरि अलिअलि त बोल्छु किनभने कोसिस गर्थेँ नि त मैले मलाई इङ्ग्लिस बोल्नु चाहिँ मलाई पुरा रहर हुँदाखेरि इङ्ग्लिस कोसिस गर्छु त्यसले गर्दाखेरि अहिले म मेरो नानीहरूसँग म बोल्छु तर म भक्कु बोल्नु सक्दिनँ अलिअलि अब अलिअलि अलि मिलाउँदै बोल्छु अन्त म नानीहरूलाई पनि भन्छु मलाई पनि इङ्ग्लिस बोल्नु सिका न म पनि इङ्ग्लिस बोल्नु मन पर्छ म पनि म स्कुल पढदाखेरि मलाई इङ्ग्लिस सब्जेक्ट पुरा मनपर्थ्यो अरूले इङ्ग्लिस बोलेको देख्दाखेरि मलाई मज्जा लाग्थ्यो सुन्नु त्यसले गर्दाखेरि चाहिँ मलाई पुरा मनपर्थ्यो इङ्ग्लिस अन्त चाहिँ मेरो नानीहरू बोल्दाखेरि चाहिँ मलाई पनि सिका म पनि बोल्छु भनेर म त तिनीहरूलाई भन्छु तिनीहरूले बोल्छ सिकाउँछ तपाईँ पनि त पढेको हो ठिकै छ त सक्छ नि भन्दै भन्छ नि मेरो नानीहरूले अन्त चाहिँ इङ्ग्लिस सब्जेक्ट चाहिँ मलाई मनपर्छ अहिले पनि म मनपर्छ अहिले त अब अलिअलि बोल्छु सक्छु तर भक्कु चाहिँ सक्दिनँ कम्ती कम्ती नानीहरूसँग बोल्छु